लाग्छ नि विद्यार्थीहरूलाई यो पाठ्यक्रममा जुन पाठशालामा गएर उहाँहरूले पढ्नुको लागि जान्छन् स्कुलमा पढ्नुको लागि मात्र नभएर बाल बालिकालाई ब्याङ्कको विषयमा ऋण के हो र फिर्ता कसरी गर्नु पर्छ अनि नीति यो ब्याङ्कबाट लोन लिँदा कुन तरिकाले लिनु पर्छ कसरी फर्काउनु पर्छ ऋण लिनु कुन चाहिँ राम्रो हो कि होइन यो विषयमा पनि सिकाउनु एकदम आवश्यक छ